हेलो सुन्नुहोस् न कालिम्पोङ इन हस्ट उयो है होटेल है हजुर हिजो मैले तपाईँलाई चाहिँ उयो अर्डर गरेको थिएँ नि होइन बफ फ्राइड राइसको हजुर त्यही त अब हेर्नुहोस् न उयो क्यान्सल गर्नु पऱ्यो कि मलाई त्यस्तै पर्यो हो अन्त त्यही भएर हिजो मैले तपाईँलाई जे जे अर्डर गरेको थिएँ त्यो चाहिँ क्यान्सल गरिदिनोस् भनेर तपाईँलाई मैले फोन गरेको हजुर अब चाहिँ म अलिक पछि अर्डर गर्नु पर्यो हौ हेर्नुहोस् न त्यस्तै परिहाल्यो कि त्यही भएर न भए त म अर्डर क्यान्सल गर्ने थिइनँ नि किनभने अब तपाईँहरूको त्यहाँनिर दामी पाउँछ मलाई त्यो याद छ नि त है म त रेगुलर कस्टमर हो नि तपाईँले मलाई चिन्नु भयो होला है श्रद्धा हजुर हजुर हजुर त्यही त अहिले नखाने पर्यो कि त्यही भएर क्यान्सल गरिदिनुस् न ल हुन्छ थ्याङ्कयू